हाम्रो घरमा हाम्रो आमाबाबाले धेरै खालको किसिमको खानाहरू बनाउँछ जस्तो गुन्द्रुक किनेमा ढेँडो र यो सबै खानाहरू उहिलेदेखि नै घरमा बनिँदै आएको पहिला हाम्रो बाजेबोजूले बनाउँथ्यो र अहिले चाहिँ हाम्रो आमाबाबाले बनाउँछ र अहिले मैले पनि यो किनेमा गुन्द्रुकहरू बनाउनु सिक्दैछु किनकि नेपाली जातिको जुन चाहिँ खानपिन हुन्छ त्यही हो गुन्द्रुक किनेमाहरू चाहिँ र हाम्रो घरमा चाहिँ किनेमा चाहिँ बनाइरहन्छ र जाडोमा चाहिँ पहिला चाहिँ किनेमा चाहिँ पाहाडीमा बस्ने मान्छेहरूले खान्थ्यो र गुन्द्रुक त्यही पाहाडमा बस्ने मान्छेहरूले नै खान्थ्यो गुन्द्रुक चाहिँ जुन रायो साग हुन्छ त्यसलाई सुकाएर सुकाएर बनाउँछ र हाम्रो मटर पनिर हुन्छ जुन चाहिँ एउटा मटर पनिर छ त्यो पनि बनाउँछ